मलाई अरू जग्गा जाँदा अप्ठ्यारो हुन्छ अरू भाषा हामीलाई थाहा हुँदैन तरै पनि हामी उनीहरूलाई सोध्छौँ जुन भाषा याद छ त्यही भाषाबाट